औ सुन न नि मैले फ्लिपकार्टबाट नि बहिनीको लागि लुगा मँगाएको थिएँ कि कस्तो राम्रो रहेछ सरारा पुरा मन पऱ्यो नि त कि कटनको रहेछ मज्जाको हौ सेमी कटन भनौँ न है कस्तो राम्रो रहेछ कलर पनि राम्रो लागेर चाहिँ मैले मँगाएको थिएँ नि त कि साइजहरू सेलेक्ट गरेर त्यसको लागि मगाएको थिएँ एजहरू पनि हालेर कि अन्त प्रायः प्रायः म सामान त्यहीबाट नै मगाउँछु है अरूबेला पनि राम्रो आउँछ कि यो पालि पनि मगाएको कि राम्रो आएछ हौ जस्तो अब त्यो पिक्चरमा देखाएको थियो नि होइन त्यस्तै टाइपको कपडा पनि कस्तो राम्रो क्वालिटी पनि राम्रो क्वालिटीको आएछ हो दाम पनि रिजनेबल कि उसलाई फेरि यसो ट्राई गरेको राम्रो पनि देख्यो लगाउँदाखेरि पनि कलरले पनि मज्जाले सुट गऱ्यो कि मज्जाको आउँछ हौ फ्लिपकार्टबाट राम्रो आको थियो हौ सामान क्या एकदमै म चाहिँ अन्त एकदमै स्याटिस्फाई छु क्या एकदम दामी सामान आएछ हौ एकदम क्या अब एक्सिलेन्ट भनौँ न है